ढुवानी अथवा यात्रा विकल्पहरूको मेरो जीवनको गुणस्तरमा धेरै नै प्रभाव पारेको छ सर्वप्रथम त म समान लिएर एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्दा धेरै कठिनाइहरू पनि सामना गर्नु पर्दछ तर यसले मेरो जीवनको गुणस्तरमा पनि निकै प्रभाव पारेको छ मलाई सर्वप्रथम यात्राद्वारा नयाँ नयाँ ठाउँहरू घुम्ने मौका पाएको छु र मानिसहरूको मानिसहरू कैयौँ मानिसहरू भेटेको कारणले गर्दा उनीहरूसित बोलचाल पनि भइरहेको कारणले गर्दा मानिसहरू कस्तो कस्तो प्रणालीको हुन्छ कस्तो कस्तो प्रकारको हुन्छ अथवा भन्नपर्दा मानिसहरूको मनोविज्ञान मनोवैज्ञानिक पक्ष पनि अलिक त बुझ्न सक्ने भएको छु र म एकपल्ट सामान लिएर आजभन्दा धेरै अघि ट्रेनमा कलकत्ता गएको थिएँ कारण अहिले जस्तो हवाइजहाज हवाइजहाज त्यस समयमा पर्याप्त थिएन तर आज भने हवाइजहाजद्वारा हामी सजिलैसँग ओहोर दोहोर गर्न पनि सक्छौँ त्यो पनि कम्तीभन्दा कम्ती समयमा नै हामी हवाईजहाजद्वारा अहिले सामान लिएर ओहोर दोहोर गरिरहन सक्छौँ